हेलो तपाईँको क्याब मैले बुकिङ गरेको थिएँ तर तपाईँ त मैले भनेको ठाउँमा आइपुग्नु भएन तपाईँ कहाँ आइपुग्नु भयो होला ए म यता घुममा छु कि त्यहीँ आउनुहोस् न ल कतिखेर आइपुग्नुहुन्छ तपाईँ ए हुन्छ हुन्छ हुन्छ म त्यहीँ हुन्छु नि घुममै